बुढापाकाले खेल्ने खेलहरूमा चाहिँ के भनेदेखि बुढाबुढीहरूले रिटायरमेन्ट लाइफमा अब बुढो भएपछि कतिले अब यसो टाइम पासको लागि टाइम बिताउनु साह्रो पर्छ त्यसले गर्दा कतिले अब बसेर तास खेल्न खेल्नु जान्छ तासहरू खेल्छ कसैले चेस खेल्छ चेस मतलब अब बाघचालहरू भन्छ कसै बुढाबुढीले यसो टाइम पासको लागि कोही जग्गा गएर यसो क्यारम बोर्डहरू खेल्छ त्यो उफ्रिनु परेन कुद्नु परेन कहीँ जानु परेन किनभने अब बुढाबुढी भएपछि कसैको हड्डीहरू अलिकति ऊ यो हुन्छ कोही बेला कहीँ केही हुन सक्छ फेरि अलिकति एज गएको मान्छेलाई चाहिँ हात खुट्टाहरू प्रायः प्रायः बिग्रियो भनेदेखि अलिकति जोडिनु पनि साह्रो साह्रै पर्छ त्यसले गर्दाखेरि अब कति अलिकति ज्ञानी मान्छे राम्रो राम्रो मान्छेहरू हरूले चाहिँ बुढापाका भएपछि उनीहरू चाहिँ क्लब घरतिर जान्छ त्यता टाइम पास गर्छ तासहरू खेल्छ क्लब घरहरूति तिर पनि कसै कसैले कसैले फेरि अब चेसहरू मज्जाले साथी पायो भनेदेखि त्यो बाघचाल भन्ने खेल खेल्छ त्यो बाघचाल भन्ने खेल बहुत ज्ञानी खेल हो त्यो अब जान्ने मान्छे हुनु पर्यो एकदमै चङ्खो मान्छेहरू हुनु पर्यो त्यो चाहिँ दिमागको खेल हो आब फिजिकली जिउले खटेर खेल्न सक्दैन अब बुढेसकालमा फुटबल खेल्नु सकिँदैन अलिकति एज गइसकेको हुन्छ अब यङमा जस्तो सकिँदैन कसैले अलि अलि फिट जिउ फिटिङ राख्नको लागि खेल्छ तर अब त्यसमा जित हार भन्ने त्यो बुढाबुढीमा हुँदैन भेटारेन टिम भन्छ यो फुटबलहरू खेल्छ अलिकति एज गएपछि उनीहरूको पनि त्यसको लागि टाइम पास हो र खेलहरूमा त अब बुढाबुढीले खेल्ने यही चिजहरू नै प्रायः प्रायः हुन्छ अब गाउँ बस्तीतिर हेर्यौँ भनेदेखि प्रायः प्रायः अब बुढाबुढी भएपछि यसो टाइम पासको लागि तासहरू खेल्नु जान्छ दिनभरि उनीहरू बेलुका पाँच छ बजीसम्म तिन बजी चार बजेपछि घरमा खानाहरू खाएर यसो टाइम पासको लागि त्यसरी नै जान्छ कसैले अब बिहान मर्निङ वाक पनि जान्छ जान त अब कसैको अब कसैको डायबेटिजहरू हुन्छ जिउ फिट गर्नको लागि बुढापाका भएपछि अलि जिउ बस्छ मोटापन बेसी हुन्छ जिउलाई फिटिङ राख्नको लागि बिस्तारै बिस्तारै हिँडेर उनीहरू आफ्नो आफ्नो बिहानै उठेर आफ्नो आफ्नो ऊ यसमा सडकतिर कहीँ मर्निङ वाकमा पनि निस्कन्छन् यस्तो हुन्छ बुढाबुढीमा किनभने किनभने जिउ पनि फिट राख्नु पर्छ कसैको बेसी मोटापन भयो भनेदेखि डायबेटिज हुन्छ कसैको प्रेसरहरू हुन्छ अब प्रेसर हुने मान्छेलाई बेसी रिस उठ्छ भन्छ हो अब त्यसले गर्दा प्रेसर पनि उनीहरूले अलिकति ठिकमा राख्नु पर्यो घरमै बसेर घरमै सुतेर मात्रै पनि हुँदैन जिउ त एकदमै बिग्रेर जान्छ त्यसले गर्दा उनीहरूले कसैले चाहिँ अब त्यसरी नै अब चेसहरू खेल्छ हल्का हल्का फुटबलहरू कोही अब यसो गाउँलेहरू छ ग्राउन्डहरू छ भनेदेखि कसैले हल्का हल्का क्रिकेटहरू पनि खेल्छ खेल्नु त त्यस्तोहरू खेलहरू उनीहरूले खेल्छ जिउ फिटिङ राख्नको लागि हेल्थ नबिग्रियोस् भनेर त्यसले गर्दाखेरि अब पसिना पनि अलि अलि निकाल्छ किनभने डायबेटिज पेसेन्टहरू हुन्छ कति अब त्यही हिँडाइले गर्दा अलि अलि एक्सरसाइज गर्यो भनेदेखि चाहिँ त्यसले गर्दाखेरि चाहिँ उनीहरूको जिउहरू अलिकति फिट बसोस् भनेर चाहिँ त्यस्तोहरू खेल्छ तर म्याक्सिमम चाहिँ अब बुढाबुढीहरूले खेल भन्नेमा चाहिँ उनीहरूले प्रायः प्रायः तासै खेल्छ कहीँ कुद्नु परेन कहीँ जानु परेन त्यसले गर्दा गाउँ बस्तीमा बेसी तासै नै खेल्छ भन्नु पर्यो